आफू गाउँ गाउँ एरियामा बसेकोले होला आफूलाई त स्वच्छ नै लाग्छ आफ्नो एरिया तर अब सहर बजारमा जाँदाखेरि चाहिँ धेरै सुधार गर्नु पर्छ जस्तो लाग्छ अब अभियान त चलाएकै छ अब मन्छेले त्यस्तो कुरा ध्यानमा राख्छ तर पनि अब हेर्दाखेरि चाहिँ अब एक प्रकारले भन्दै पनि गर्यो एक प्रकारले मैला गर्दै पनि गर्यो गर्ने गर्छ मान्छेले अब पुरै जन जनमा एक एकजनामा चाहिँ अब यो एकदमै मनबाट मनबाट उनीहरूलाई लागुन्जेल पुऱ्याउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ है तब मात्रै केही होला नभएदेखि चाहिँ मान्छेले भन्ने त गर्छ स्वच्छ राख्नु पर्छ यस्तो त्यस्तो आफ्नो वरिपरि तर अब गरेको जस्तो चाहिँ कसैले पनि लाग्दैन मलाई